हलो ए नमस्कार है तपाईँ दार्जिलिङको एकजना लोकल सिटिजन हुँदोरहेछ हुनुहुन्छ है ए म जर्नलिस्ट बोल्दैछु उयो अनलाइन च्यानलबाट मलाई अलिकति दार्जिलिङको मान मानिसहरूले के कस्तो खालको कस्तो चाडपर्वहरू मनाउँछ त्यो बारेमा मलाई अलिकति जानकारी चाहिए थियो यहाँको मानिसले कस्तो खालको चाडपर्वलाई विशेष प्राथमिकता दिएर मनाउँछ मलाई अलिकति जानकारी दिनुहोस् न हजुर हजुर हजुर अच्छा हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर

आच्छा आच्छा हजुर

हजुर हजुर हजुर त्यो त अब नेपाली समुदायको चाडपर्वहरू भएर हो कि अरू समुदाय पनि बसोबास गर्छन नि जस्तो अब मुस्लिम भयो होइन उनीहरूले पनि आफ्नो चाडपर्व त मनाउँछनै जस्तै बिहारी समुदाय मारवाडी समुदाय भयो उनीहरूको पनि चाडपर्व के कस्तो हुन्छ अलिकति भनिदिनुहोस् न हजुर हजुर हजुर हजुर हजुर आच्छा हजुर हजुर हजुर ए आच्छा आच्छा हजुर हजुर हजुर ए आच्छा आच्छा हवस् हुन्छ हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद हुन्छ